हेलो तपाईँ तपाईँ साङ्से ट्राभल एजेन्सीबाट बोल्नु भएको हो ए म यता कलकत्ताबाट आउँदै थिएँ कि तिन चार दिनको लागि अनि तपाईँहरूको त्यहाँनिर के कसो छ भनेर नि कुन कुन जग्गा छ घुम्ने यसो रमाइलो जग्गाहरू कता कता छ त्यो सोध्नुको लागि नि मैले नेटबाट खोजेर चाहिँ तपाईँको नम्बर पाएर चाहिँ मैले तपाईँलाई कल गरेको नि हजुर प्याकेज अब प्याकेज लियो भने अब दिनको कति के हो कता प्याकेजमा कति जग्गा घुमाउँछ कि हो त्यो सबै जानकारी पाउँ न भनेर नि हजुर म दुई तिन दिनको लागि आउँछु तिन दिनको लागि चाहिँ आउनेवाला छु हजुर हजुर हजुर हजुर हजुर हजुर सबै यति कति नौ हजारमा चाहिँ कति जग्गा चाहिँ घुमाउनु हुन्छ होला एकदिनमा मतलब तपाईँले तिन दिनभरिको चाहिँ नौ हजार लिनुहुन्छ कि एकदिनको नौ हजार लिनुहुन्छ प्याकेजमा चाहिँ तिन दिनको चाहिँ नौ हजार लिनुहुन्छ ए अनि अलिकति मिल्छ कि भनेर नि अलिक अलिक कम्ती हामी म त अब म फेमिलीसँगै आउँदैछु कि नानी बुडीसँग आउँदैछु त्यसले गर्दाखेरि अलिकति मलाई चाहिँ अलिकति मिलाइदिनुहुन्छ कि

मिलिहाल्छ अनि तपाईँको गाडी चाहिँ कस्तो छ ठुलो छ कि सानो छ कि कुन चाहिँ गाडी छ हजुर हजुर हजुर सानो गाडी वेगअनर अच्छा त्यहाँदेखि भाडा चाहिँ बेसी पर्छ ठुलो गाडीको चाहिँ कति लिन्छ होला ए ठुलो गाडी भन्नुको मतलब कुन चाहिँ गाडी चाहिँ ठुलो चाहिँ कस्तो चाहिँ ए बोलेरो इनोभाहरू होला नि त है ए हुन्छ हुन्छ मैले यो म तपाईँको म फोन गर्छु तपाईँलाई सानो गाडीमै हामी उयो गरौँ है जानकारी दिनु भएकोमा धन्यवाद धेरै धेरै ल